हाम्रो दार्जिलिङमा चाहिँ लोकप्रिय खाना चाहिँ आबो ढिँडो गुन्द्रुक सिन्की अचार सेलरोटी यो चाहिँ एकदमै हरेक कार्यक्रममा हुन्छ चाहे मराउ होस् बिहे होस् बर्थडे होस् सेलरोटी चाहिँ अब प्रायः हुन्छै हुन्छ यो सेलरोटी बनाउनुको लागि चाहिँ चामलको पिठो कुट्नु पर्छ पुट् पिठो कुटी सकेपछि त्यसलाई चालेर त्यहाँदेखि आटा मैदा चिनी घिउ मर मसला अब त्यसमा ल्वाङ अलैँची कुटेर हाल्नु पर्छ र अब तेल तेलमा तावामा चाहिँ तेल खऱ्याएर चाहिँ एकदम तेल मजाले तातिएपछि मात्रै त्यो सेलरोटी पोल्नु पर्छ यो सेलरोटी पोल्नु पनि राम्ररी सिक्नु पर्छ त्यती सजिलो छैन र अन्त गुन्द्रुक पनि हामीले कसरी बनाउँछ भने सागलाई अलिक साग छिप्पिएपछि चाहिँ साग छिप्पिएपछि चाहिँ त्यसलाई सुकाएर ओइलाएर धुनु पर्छ पानीमा धोएर त्यहाँदिखि ओक्लीमा अलिलि हल्का कुच्च्याएर चाहिँ त्यसलाई चाहिँ एउटा खाल्डोमा पनि हाल्दा हुन्छ र मलमा पनि राख्दा हुन्छ मलमा पनि हालेर हुन्छ अनि त्यस्तै प्रकारले सिन्की पनि त्यही हो गुन्द्रुक हालेको जस्तै तातो पानीमा धोयो अलिकति ओखलीमा कुच्च्याएर खाल्टोमा हाल्नुलाई चाहिँ खाल्टो अलिकति त्यहाँ आगो बालेर जमिन अलिक तताउनु पर्छ त्यहाँ वरिपरि बाँसको खपेटा लाउँछ अनि त्यहाँमाथि हालेर चाहिँ पुर्नु पर्छ मलमा हाल्यो भने पनि सजिलो एकदमै हावा नजाने पोलेथिन ब्यागमा चाहिँ हालेर मलदेखि माथिबाट छोप्नु पर्छ एस यसरी चाहिँ अब हप्ता पन्ध्र दिनदेखि चाहिँ त्यसलाई निकालेर हेरेपछि चाहिँ गुन्द्रुक एकदमै रडी हुन्छ र गुन्द्रुक चाहिँ खानको लागि एकदमै स्वस्थ्यको लागि पनि राम्रो हो अनि हाम्रो जुन चाहिँ अबो यहाँ दार्जिलिङमा डल्ले खोर्सानी रोप्दछ यो डल्ले खोर्सानी चाहिँ एकदमै राम्रो पिरो पनि एकदमै राम्रो हुन्छ यसले पेट पनि पोल्दैन पेट काट्दैन र कतिवटा ग्यास्टिकको बिमारहरू पनि जाती हुने गर्दछ यो जुन चाहिँ डल्ले खोर्सानीले चाहिँ अन्त यस्तै छ अब अब सेलरोटी आलुदम बनाउँछ आलुदम पनि अब त्यसरी अब मजाले आलु उसिनेर एकदम पिरो बनाएर कालो जिरा हालेर मजाले भुट्नु पर्छ कम्ती फ्राई जस्तो गरेर बनायो भने चाहिँ एकदमै राम्रो आलुदम स्वादिष्ठ बनिन्छ मान्छेले अब मिठो मान्छ आलुदम सेलरोटी खानु चाहिँ एकदमै रुचाउँछ